कालेबुङ जिल्लामा फरक पार्ने या उपकार गर्ने स्थानीय परोपोकारी संस्था वा सामुदायिक संस्थाहरू हु केयर्स एनजीओ ब्लड डोनर क्लब मनी ट्रस्ट यी संस्था कालेबुङमा छ लगायत अन्य धेरै संस्थाहरू छन् हु केयर्स एनजिओले घरविहीन परिवारविहीन बालबच्चा वृद्ध अवस्थाका मानिसहरूलाई सहयोग गर्ने गर्छन् भने ब्लड डोनर क्लबले जो कालेबुङमा छ यो क्लबले के गर्छ भने कसैलाई रगत चाहिएको खन्डमा यसले रगत प्रदान गर्ने गर्छन् मोटर दुर्घटनामा परेको मानिसहरूको निम्ति रगत दिने गर्छन् मनी ट्रस्टले जो खाना खान नपाइ हिडिरहेका मानिसहरूको निम्ति खाना प्रदान गर्ने गर्छन् ठन्डा महिनाको समयमा गरिब दुखी जस्ले लुगाफाटा किनेर लगाउन सकिरहेका छैनन् उनीहरूको निम्ति न्यानो न्यानो कपडाहरू प्रदान गर्ने गर्छन् अन्त मेरो क्षेत्र वरिपरि वृद्ध आश्रम बाल हेरचाह गर्ने पालन पोषण गर्ने घरहरू छैनन् तर कालेबुङ जिल्लाभित्र भने धेरै नै यस्ता घरहरू आश्रमहरू छन् अनि घ विहीन परिवारको बढ्दो सङ्ख्या मैले अहिलेसम्म मेरो क्षेत्रतिर मैले देखेको छुइनँ किनभने हाम्रो क्षेत्रतिर त्यस्ता समस्याहरू आइपरेका छैनन्